मैले त घरमा त पालेको जनावरहरू याति राम्रो छ कि आमामामा मलाई देखेपछि सबै गाईले पनि कराउँछ गाईको उसको ठाउँमा नगइकन हुँदैन यसो मसार मुसुर पार्नु पऱ्यो अन्त मसार मुसुर पारिसकेपछि एकछिन कन्यायो ओर्यो त्यहाँदेखि अलिक सन्चो भएपछि मात्रै त्यहाँदेखि अन्त घर सर गयो बिहान दानाहरू दियो घाँस दिएपछि चुप लागेर बस्छ त्यहाँदेखि दिउँसोतिर पानी दिनुपर्छ नुन पानी मजाले खान्छ ओर्छ अलिकति खाजा लगाइदियो त्यहाँदेखि घरतिर यसो गाईको नाम चाहिँ के छ भनेदेखि मेरो काली छ काली भनेपछि कान ठाडो पार्छ मलाई हेर्छ हो अन्त घाँस सास हालिदिनुपर्छ ढुक्कै हुन्छ अन्त एउटा सुँगुर छ सुँगुर चाहिँ साह्रै नाराम्रो छ मनै पर्दैन मलाई त्यो सुँगुर कराएर कराएर कराएर हत्तु खेलाउँछ हो अन्त त्यही भएर सुँगुर चाहिँ अहँ मन पर्दैन सुँगुरको त नाम पनि राखेको छुइनँ अब मेरो स्वर सुनेपछि सानो जोडले कराउँदैन सुँगुर पनि अन्त बाख्रा छ बाख्रा चाहिँ साह्रै आमामामा मलाई देखेपछि कराएर कराएर गर्छ बाख्राको पनि त्यही हाल हो गएपछि यसो मसार मुसुर पाऱ्यो दानाहरू दिनु पर्छ बाख्रालाई हातमै दाना खानु भन्छ अ भुस नुन भुस लग्यो हातबाट यसो उठाउँदै चाट्नु लाउनु पर्छ मजाले चाटचुट गर्छ अन्त घाँस सास हालिदियो ओर्यो घाँस हालेर छोडी राखिदिनु पर्छ अघाउँछ सुत्छ कोही बेला दानाहरू दिनुपर्छ पाकेको दानाहरू दियो झन्डै एक दुई भाँडा खाइहाल्छ खाएपछि टन्न अघाउँछ अन्त अघाएर बस्छ एउटा चाहिँ खसी छ कि मेरो यो खसीको नाम चाहिँ मैले जुनू राखेको छ अन्त त्यो जुनू चाहिँ कस्तो छ भनेदेखिलाई नि मलाई त म जता गयो त्यतै पछि पछि भनौँ न अब खोरभित्र त बस्नै मान्दैन खोरभित्र हुलाइदियो भने कराएको कराएकै गर्छ अन्त निकालिदिनु पर्छ यसो पाखातिर मेलो कामहरू हिँड्नुपर्छ हिँड्दाखेरि पछि पछि आउँछ अन्त आएर खुट्टातिर लुटुपुटु चाटेर जता गयो त्यतै पछ्याउँछ नि र एकदमै राम्रो छ किन्ने मन्छे आएको आएकै गर्छ म बेच्दिनँ साह्रै माया लाग्छ मसँग एकदमै के भन्नु एउटा छोरै जतिको छ नि अब छोरै बराबरको राम्रो छ माया लाग्छ हो बेच्दै बेच्दिनँ म अन्त बिरालो छ एउटा बिरालो पनि एकदमै लाडे सबैजनाको प्यारो बिरालो त अब झन् घरैभित्र बस्ने चिज अनि त्यही भएर सबैको लाडे मुसा मार्छ हो चङ्खो पनि चङ्खो छ अनि त्यही भएर सबैजनाको प्यारो त्यो पनि त्यस्तै हो सबै जो भन्यो त्योसँगै मानिहाल्छ त्यो कोतार कुतुर गर्छ नि अरू बिरालोहरू कस्तो जङ्गली हुन्छ नि त्यो खालको चाहिँ छैन एकदमै राम्रो छ अनि राम्रो भएर त्यही भएर सबैजनासँग लुटुपुटु बिरालो त झन् अब बिरालो हो अन्त यसो तिन टाइम खाना माग्छ खाना साना दियो दिएपछि अब अन्त ढुक्कैसँग बसिरहन्छ बेलुका सुत्ने बेला भएपछि ओछ्यानमा पस्छ हो ओछ्यानमा पसेको चाहिँ मलाई मनै पर्दैन सबैजनाले ओछ्यानमा पस्छ भन्दै त्यसलाई तल्लो तलामा पुऱ्याइ राखिदिन्छ पुऱ्याइदिन्छ कि अन्त तल्लो तला गएपछि त्यहाँदेखि कराएको कराएको गर्छ आधा घन्टा जस्तो कराएपछि चाहिँ अन्त वाक्कै हुँदो रहेछ कि अब भित्र पस्नु दिँदैन भनेर त्यहीँ बस्छ त्यहीँ बस्यो मुसा माऱ्यो खायो अन्त बिहान भएपछि उकालो आउँछ माथि दैलो खोलिदिनु पर्छ दैलो खोलेपछि भित्र पसेर मजाले बसिहाल्छ कुखुराहरू त अब खोइ के भन्नु कुखुराको त जातै खोस्रिने त्यस्तो बेसी कुखुरा त मन पनि पर्दैन चिङ्नाहरू स्याउँ स्याउँ छ हो खोस्रेर खोस्रेर साग सब्जी खानु पनि दिँदैन सबैभन्दा नराम्रो चाहिँ जात भाएकै कुखुरा लाग्छ हौ मलाई त हगेर फेरि सिकसिक लाग्दो बनाउँछ हो खोरभरि पनि सुली थाक थाक बनाइदिन्छ उपियाँ सुलसुले पारेर आमामा दबाई छर्किँदाको हत्तु हुन्छ हो अन्त कुखुरा चाहिँ मन पर्दैन मलाई